हेलो हेलो हजुर हजुर हो त पात्लाभन्दा पनि त्यस्तो पात्ला त छैन थिएन

दुधहरू फाट् दुधहरू फाटिहाल्ने भनेको चाहिँ त्यो दुध फाटेको दोष चाहिँ के हुन्छ भने बोतलहरूतिर कोही बेला नुनहरू परेको हुन्छ है त्यसले गर्दा पनि फाट्नु सक्छ हो बोतलहरू सफा गर्नु पर्छ अब दुध पत्ला भनेको चाहिँ यस्तो हुन्छ अब नयाँ नयाँ भर्खर ब्याएको गाईहरूको अब दुधमा अलिअलि त बाल्टी पखाल्ने पानी चाहिँ सिधै हो हाल्छै हाल्छ अब त्यसले गर्दाखेरि नयाँ नयाँ ब्याएको गाईको चाहिँ अब पत्लै हुन्छ दुध तर त्यस्तो लास्ट क्वालिटीको पनि थिएन राम्रै थियो दुध त होइन होइन होइन नयाँ नयाँ ब्याएको चाहिँ पत्ला हुन्छ जति मेच्योर हुँदै गयो उति मोटा हुन्छ दुध चाहिँ कि त्यसले गर्दाखेरि तपाईँको अब जुन नानी बिमार भयो भन्नुहुँदैछ नानीहरू बिमार भयो हेनतेन भन्ने चाहिँ अब यस्तो हुन्छ त्यो नयाँ दुधले चाहिँ डाइरियाहरू हुन्छ नै अन्त त्यसले गर्दाखेरि त्यस्तो पनि हुनुसक्छ अन्त दुध फाट्यो भन्ने जुन भन्नु हुँदैछ त्यो दुध फाटेकोमा चाहिँ कोही बेला नुनहरू परेको भाँडाहरू हुन्छ त्यसले गर्दा पनि दुध फाट्नु सक्छ होइन विश्वास त अब सबेले विश्वासै गरेको हुन्छ कि सबै विश्वासमै चलिरहेको छ हामीले पनि त्यस्तो पत्ला दुध गरेको होइन मोटा र अब पैसै कमाउनु भने त त्यसमा पाउडर फिटेर मोटा भइहाल्छ नि त्यसमा केही प्रोब्लेम छैन नि मोटै मात्रै पठाउनु हो भने त तर एक्ज्याक्ट दुध चाहिँ खास रिजन चाहिँ मैले भनिहालेँ नयाँ ब्या ब्याएको गाई हो त्यसले गर्दा चाहिँ पत्ला भएको हो नभए त्यो त्यसमा चाहिँ खासै रिजन चाहिँ त्यस्तो नराम्रो चाहिँ केही छैन किनभने जुन पत्ला भन्यो पत्ला चाहिँ भर्खर ब्याएको गाईको पत्ला हुन्छ फाटेको पनि मैले भनेँ अन्त त्यस्तो केही नराम्रो छैन अरूबाट त्यस्तो कम्प्लेन छैन मलाई अब हुनसक्छ तपाईँको घरमा त्यो बर्तनहरूतिर नुनहरू परेर पनि हुनसक्छ र पनि म एकपल्ट चाहिँ भोलिदेखि चाहिँ अब चेकचाक गरेर होइन राम्रोसँगले गएर पठाइदिन्छु त्यही त मेरो पुरानो कस्टमर भनेर त मैले यसरी मज्जाले सम्झाउँदैछु त त्यसले गर्दाखेरि अब तपाईँहरू अब मेरो पुरानो कस्टमर त्यो भएर चाहिँ मैले सकभर चाहिँ मेरोबाट राम्रै दुध दिन्छु है अन्त त्यसमा त्यस्तो केही प्रोब्लेम हुन्छ हुन्छ